हेलो ए स्यामसङ स्टोरमा कल लाग्यो होला यो ए सुन्नुहोस् न मेरो यो स्यामसङ फोन थियो कि हजुर मोडल चाहिँ त्यो स्यामसङ एम एलेभेन थियो मैले यो दुई साल अगाडि नै किनेको थिएँ कि अन्त अहिले चाहिँ त्यो फोन झरेर चाहिँ त्यो अगाडिको स्क्रिन एलसिडी हुन्छ नि त्यो चाहिँ अगाडि निस्किन्छ हौ अन्त निस्केर चाहिँ त्यो चल्नु चाहिँ त्यो हल्का चल्छ तर त्यसको त्यो एलसिडी निस्केर एलसिडी हल्का चर्किएको पनि छ अन्त त्यसलाई टच गर्दा पनि त्यसको त्यो उयो चल्दैन त्यस्तो साह्रो चल्दैन कि अन्त त्यो बनाउनुको लागि चाहिँ अब के कस्तो हो भनेर कल गरेको नि तपाईँलाई हजुर इम एम इलेभेन हजुर हजुर हजुर हजुर दुई साल अगाडि भन्दा अँ हजुर दुई साल

ए हजुर हजुर हजुर झरेकोले गर्दा चाहिँ त्यसको त्यो साइड साइडमा त्यसको त्यो टुक्रा टुक्रा भएर निक्लेको छ हो अन्त हजुर अन्त अगाडि स्क्रिन चाहिँ त्यो निक्लिन्छ अहिले चाहिँ मैले त्यो रबर ब्यान्डले चाहिँ लाबरले चाहिँ बाँधेर राखेको छु

ए कति टाइम लाग्छ होला है

म त अहिले त म अर्को हप्तातिर चाहिँ भ्याउँछु होला हौ अहिले त भ्याउँदिनँ हो यो हप्ता चाहिँ ए बिहान बिहानभन्दा पनि हजुर तर त्यति साह्रो बिहान चाहिँ होइन म बाह्र बजी बाह्र बजीतिर हुन्छ तपाईँको

हजुर हजुर

हजुर हजुर हजुर अब राम्रो त राम्रै अरिजिनल लगाउनु पऱ्यो तर हल्का मिलाइदिनुहुन्छ होला नि है

ए हुन्छ हुन्छ त्यसो भए तपाईँको बाह्र बजी बाह्र बजीतिर आउँदा हुन्छ नि है हजुर हजुर हजुर ए हुन्छ दाजु हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू